हेलो ए नमस्कार दाजु मैले अस्ति तपाईँको त्यो दोकानमा एउटा त्यो साडीको नयाँ खाल्के नयाँ स्टाइलको ब्लाउज सिलाउनु लगाएको थिएँ त्यो रेडी भयो कि भएन होला

ए मैले भनेको जस्तै गरिदिनु भयो होला अहिलेको जुन चाहिँ नयाँ ट्रेन्डमा छ त्यो जुन चाहिँ लामो हातसम्म हुने बाउला पछाडि यसरी जुन चाहिँ पछाडि ब्याक साइडमा बान्ने चेन हुने खाल्के नै गरिदिनु भयो होला ए अँ ए अँ हवस् अनि अनि मैले अर्को यो के भन्छ यो एउटा अब कपडा दिएर चाहिँ अहिलेको जुन चाहिँ नयाँ स्टाइलको जुन चाहिँ एउटा जामा फ्रक सिलाइमागेको थिएँ एउटा अर्को तपाईँकोमा अर्को दाजु हुनुहुन्थ्यो उँहालाई त्यो पनि रेडी भयो कि भएन होला है वान विकभित्रमा हुन्छ भन्दै थियो हजुर त्यो चाहिँ मेरो प्रोगाम छ यो वान विक वादमा अलिक छिटै गरिदिए त ठिकै राम्रो हुन्थ्यो हवस् हुन्छ रेडी गरिदिनुहोस् है म आउँछु हुन्छ थ्याङ्कयू